हाम्रो मेरो परिवारमा पाँचजना छौँ हामी सासू हस्बेन्ड छोरा छोरी उहाँको नाम चाहिँ सासूको नाम चाहिँ जसमाया घिमिरे हस्बेन्डको नाम बाबु काजी छेत्री मेरो नाम सलमा छेत्री मेरो छोराको नाम विराट छेत्री मेरो छोरीको नाम बन्सिका छेत्री हो हामी सब एउटा फ्यामिली एक जगामा बस्छौँ हामी सबजना जोइन्ट फ्यामिली हो मेरो छोरी कलेज गर्दैछ मेरो छोरा पनि कलेज गर्दैछ मेरो हस्बेन्ड बगानको टी गार्डनको चाहिँ स्टाफ हुनु हुन्छ म चाहिँ घरकै हो हाउस वाइफ हो म चाहिँ